म चाहिँ इसाई धर्म मान्ने हुनाले इसाई इसाई धर्मपट्टिबाट नै मेरो बिहेहरू बिहे भयो र बिहे हुँदा फेरि पहिला अब मगनी गर्छ बिहे मगनी गरेर त्यहाँदेखि जबसम्म बिहे हुँदैन त्यति बेलासम्म अब भेटघाट त्यस्तो हुँदैन अनि बिहे भइसके पछि बिहेको बेलामा पनि सबै हाम्रो लाउने ड्रेसहरू त त्यहिँ सेतो गउन् हुन्छ त्यो लुगाहरूलाई पनि सबै आषिश दिन दिनुहुन्छ फादरहरूले दिनुहुन्छ अनि त्यो सबै बिहेको विषयमा चाहिँ अब केटा केटीलाई नै अगाडिबाट नै कतिवटा कुराहरूको लागि चाहिँ तिन चार दिन चाहिँ रिट्रिट जस्तै हुन्छ त्यो चाहिँ बिहेको विषयमा बिहे गरे गर्नुको अब दुईपट्टि केटालाई पनि केटीलाई पनि सबै कुरोहरू सोधेर पछि चाहिँ अहिले छिटो हतारमा बिहे गरेर पछि त्यो नराम्रो नहोस् भनेर चाहिँ उनीहरूले बिहेको विषयमा राम्रोसँग बुझ्नु चाहिँ एकदमै जरुरी छ र त्यो कुराहरू बुझ्नुको लागि तिन चार दिनको रिट्रिटहरू पनि हुन्छ र रीति रिवीजहरू चाहिँ त्यस्तै छ बिहे भन्ने कुरा चाहिँ अब सजिलो छैन यो एकपल्ट बिहे गरी सकेपछि चाहिँ त्यो बिहेलाई निभाउनुको लागि चाहिँ सबै कुरा बुझेको हुनु पर्छ एकअर्कामा विश्वास अन्डरस्ट्यानडिङ हुनु पर्छ